परम्परागत पौडी र व्यावसायिक पौडीको बारेमा फरक भन्न पर्दाखेरि चाहिँ परम्परागत पौडी नै मलाई एकदमै राम्रो लाग्छ किनकि यो हामीले आफ्नै गाउँघरतिर होइन अनि बिना कुनै तिरो तिरेर कुनै पैसा नतिरिकन हामीले खेल्न पाउँछ है अनि एकदमै स्वच्छ पानीमा बगिरहेको पानीमा हामी खेल्न पाउँछौँ एउटा शीतल अनि सफा स्वच्छ पानीमा हामी पौडी खेल्न सक्छौँ जहाँ कि व्यवसायिक पुलमा अथवा स्विमिङ पुलहरूमा चाहिँ एउटा जमाएको पानीमा त्यहाँनिर एउटा उनीहरूले पानीहरू जमाएर बनाएको एउटा सानो कुवामा हामी खेल्न पौडी खेल्नपर्छ त्यहाँनिर चाहिँ मलाई के लाग्छ भनेदेखिलाई मान्छेहरूले त्यहाँनिर पैसा तिरेर एउटा समयको अवधिभित्र मात्र चाहिँ त्यहाँनिर खेल्न पाइन्छ है अनि त्यसमा पनि हामीलाई मलाई चाहिँ के लाग्छ भने जतिको हामीलाई खोलामा खोलाको स्वच्छ पानीमा हामी खेल्न पाउँछौँ त्यत्तिको स्वच्छ चाहिँ हामीले व्यवसायिक पौडीमा पाउँदैन भन्ने लाग्छ किनकि खोलामा त हामी जान्छौँ खेल्छौँ अनेक मान्छेहरू आएर खेले तापनि त्यहाँनिर त्यो पानी रहिरहँदैन त्यहीँनिर है त्यो बगेर गइहाल्छ र किनै प्रकारको त्यहाँनिर दुषित हुने कुनै मौका हुँदैन है तर त्यो व्यवसायिक पौडी अथवा स्विमिङ पुलहरूमा चाहिँ त्यहाँनिर अनेक प्रकारको मान्छेहरू आउँछ होइन उनीहरूले त्यहाँनिर पौडी खोल्छ अनि अब त्यहाँनिर कति प्रकारको त्यो सफा पानी प्रक्रियाहरू त हुन्छ है तर पनि एक प्रकारको असजिलो महसुस हुने होइन त्यहाँनिर के भने अलिकति मैला हुन्छ कि भन्ने चाहिँ मलाई लाग्छ मैला माने त्यो हुन्छ कि विभिन्न प्रकारको रोगहरू फैलिन्छ कि भन्ने मलाइ लाग्छ अनि त्यहाँनिर चलाएको त्यो जति पनि क्यामिकल्सहरू हुन्छ जति पनि त्यो पानीलाई सफा पार्नलाई चलाइएको दवाईहरू हुन्छ त्यसले चाहिँ हाम्रो शरीर साथसाथै हाम्रो कपालहरूमा पनि एकदमै त्यसले प्रभाव पार्ने गर्छ एकदमै हाम्रो कपालहरूलाई हाम्रो शरीरहरूलाई बिमार पार्ने साथै हाम्रो विभिन्न प्रकारको समस्याहरू हुने गर्दछ जत्तिको चाहिँ हामी खोलामा अथवा हाम्रो पारम्पारिक पौडीमा त्यो हामी पाउन सक्दैनौँ प्राकृतिक कुराहरूले गर्दाखेरि अथवा कतिपय दुषित त हुन्छ खोलामा पनि तर त्यो चाहिँ त्यस्तो जतिको व्यवसायिक पौडीहरूमा हुन्छ त्यो चाहिँ त्यत्तिको चाहिँ मलाई खोलामा अथवा पारम्पारिक परम्परागत पौडीमा चाहिँ हुन्छ जस्तो लाग्दैन अनि पौडी खेल्न रुचाउनुको विषयमा भन्नपर्दा चाहिँ मलाई चाहिँ खोलामा पौडी खेल्न एकदमै मनपर्छ एकदमै मजा लाग्छ त्यो सानो सानो दहहरूमा होइन पौडी खेल्नु एकदमै सफा स्वच्छ पानी चिसो अनि एकदमै आनन्द लाग्छ है पानी हामी साथीहरू मिलेर खोला जान्छौँ घरमा भएको बेला अनि एकदमै रमाइलो लाग्छ मलाई खोलाको पानीमा पौडी खेल्न चाहिँ अनि मैले स्विमिङ पुलमा पनि पौडी खेलेको थिएँ र जतिको आनन्द मलाई खोलाको पानीमा खेल्न मलाई आनन्द मिल्यो त्यो चाहिँ मैले स्विमिङ पुलमा पौडी खेल्दा मिलेन त्यसैले मलाई चाहिँ खोलामा नै पौडी खेल्न मजा लाग्छ